म साथीहरूसँग धेरै बाइकिङ यात्रामा ग गएको छु र यात्राको ता तयारी र योजना चाहिँ हामीले फर्स्टमा चाहिँ सबैजना साथीहरू भेला भएर या कोही अब कसै त भेलामा आउनु सक नसक्नेहरू चाहिँ फोन कन्फेरेन्स गरेर हामी योजना गर्छौँ र जो सबैको फ्रि टाइम लाई हामी हेरेर होइन जुन दिन फ्रि टाइम मिल्छ हुन्छ फ्रि डे हुन्छ त्यो टाइममा चाहिँ हामी त्यो टाइममा चाहिँ हामी जाने तयारी गर्छौँ र तयारीमा चाहिँ अब कसैले कसैले अब कस कसैले अब खानेकुरामा बोक्दाखेरि अब कसैले फ्रुट बोक्ने कसैले फ्राई राइस बोक्ने कसैले के बोक्ने है त्यसरी हामीले योजना गर्छौँ र त्यसरी नै अब हामी यात्रामा जाँदाखेरि अब चिसो लुगा जाडो हुन्छ बाइकमा ट्राभल गर्दाखेरि र त्यसरी नै तातो तातो लुगाहरू ज्याकेटहरू होइन प्यान्टहरू मोटो मोटो प्यान्टहरू लगाएर साथ साथै ब्यागहरूमा पनि राखेर जान्छौँ र पानीहरू होइन त्यसरी सबैकुरा को प्लानमै हामी प्लान गरेर जाने दिन चाहिँ हामी जान्छौँ र जाँदाखेरि जाँदाखेरि चाहिँ जाँदाखेरि हामी खुब इन्जोय गर्यौँ त्यो बाइकिङ यात्रामा र अब सबैजना साथीहरू अब सबैजना व्यस्त नै हुन्छ आफ्नो काममा र त्यो व्यस्ततामा पनि हामी है छुट्टीको दिन चाहिँ एक दिन टाइम मिलाएर हामी बाइक यात्रामा गएको छौँ